अब यसमा त के भन्छु र म त अब गर्वको कुरा मलाई धेरैवटा कुरा छ नि अब सानैमा बिहे गरियो त्यतिखेर बुद्धि थिएन अब त्यति बेला सबैको हेलाहोचो भयो केटाकेटीमा बिहे गर्यो कसरी गरि खान्छ होला यसले भनेर पुरा हेलाहोचो गर्नुभयो अब उनीहरूको इखैले पनि मैले अब म आफै गएको अब बुवा आमाको वचन काटिनँ त्यत्रो मलाई गाली गर्नुभएको र पनि अब मैले बुवा आमाको वचन काटन नसकेर म गइहालेँ भनेर गरि खाएँ देखाएर अब सानो भए पनि घर बनाएँ मजाको घर बनाएको छु नानी भयो एउटा अनि नानीलाई राम्रो इङ्लिस स्कुल पढाएँ मैले अब उहाँहरूले जति मलाई गाली गर्नु भए पनि मेरो फेमिलीबाट सपोर्ट नभए पनि मैले राम्रो खालको श्रीमान पाको छु मैले यही हो मेरो गर्वको कुरा हैन श्रीमानबाट पनि मलाई राम्रो छ हेलाहोचो छैन बुझ्ने श्रीमान पाएको छु मलाई साथ सपोर्ट दिनुहुन्छ मेरो छोरालाई पनि राम्रो गर्नुहुन्छ अहिले त वा बुवा आमालाई पनि राम्रो गर्नुहुन्छ बुवा आमाले पनि हामीलाई राम्रो गर्नुभएको छ अब पहिले हेला गरेको गरेर खायो भनेर अहिले त केही पनि भन्नुहुन्न मलाई त यही छ गर्वको कुरा सबैभन्दा ठुलो ठुलो गर्वको कुरा नै यही छ मलाई त